मैले अस्तिको दिनै अमाजनबाट अनलाइन एउटा मोबाइल मगाएको थिएँ रेडमी एट ए डुअल त्यो चाहिँ एकदमै धेरै धेरै राम्रो छ त्यसको क्यामरा भयो अन्त त्यसको साउन्ड क्वालिटीहरू भयो साउन्ड बक्सहरू भयो अनि त्यस त्यसको र त्यो ह्याङ्ग पनि हुँदैन ज्यादा है यो ह्याङ्ग पनि हुँदैन अन्त अब अनलाइनबाट पनि यस्तो राम्रो क्वालिटीको फोन आउँदोरहेछ मलाई थाहा थिएन मलाई त साथीले भनेको थियो तपाईँले मगाएको थिएँ र यो एकदमै राम्रो छ यो फोन अनि त्यसको क्यामराहरू भयो यसको डिस्प्लेहरू भयो यसको प्रोसेसरहरू भयो एकदमै राम्रो छ धेरै धेरै धेरै राम्रो छ